मैले आफ्नो फेमिलीको लागि हेल्थको लागि बनाएको खानाहरू काडा भयो कहिले काहीँ पेट दर्द हुन्छ पेट दुख्छ त्यति बेला बनाएर खुवाउने हल्दी भयो हल्दीमा दुध लगायो अलिकति मह लगायो बनायो खुवायो अलिक पेट दुख्नु कम्ती हुन्छ कहिले काही खाना खाएर भुडी पुरा फुलिएको जस्तो हुन्छ त्यति बेला गुनगुना पानी गरम पानी गरेर त्यसमा अलिकति कालो नुन लगाएर त्यो पिउँदा पनि अलिकति हलका हुन्छ त्यसको लागि त्यसो गरेर पनि म दिन्छु हाम्रो फेमिलीको लागि कहिले काहीँ प्रेसर हाई बेसी भयो भने त्यति बेर म अमला भयो मेरो घरमा कोही ठुलो मान्छे हुनुहुन्छ गार्जियन हुनुहुन्छ उसलाई चाहिँ म सजनाहरू भयो सजनाको झोलहरू सब्जीहरू तिनीहरू बनाएर खुवाउँछु कहिले सुपहरू गाजर यिनीहरूको सुपहरू बनाएर खुवाउँछु त्यसको लागि अलिकति हेल्थ कम्ती हुन्छ अलिक राम्रो हुन्छ त्यसको लागि म त्यही सबै गर्छु अरू त के गर्नु र